हेलो दीपक साथी त्यो जुन चाहिँ नयाँ रेस्टुरेन्ट खोलेको छ नि हाम्रो त्यो मिना मोडको छेउमा हजुर त्यहाँ चिकन भेजको कति छ हौ ए ए भेज नुडलको र चिकन राइसको कति छ होला हौ रेट मलाई यसो जानकारी दिनु होस् न